गाउँ र सहरहरू गाउँ घरको सहरहरू भन्दा धेरै भिन्नता छ गेम क्रिकेट गेम्सहरू खेलकुदहरू हाम्रो गाउँमा जे क्रिकेटहरू खेल्छौँ क्रिकेटहरू खेल्दा हिट हान हिट गर्थ्यौँ नि हामी त्यति बेला बलहरू खोज्नु जानुपर्छ हराउँछ अर्को दिन नि आउँछ हराउँछ त्यतिकै खेल्दाखेल्दा गोली कति हराउँछ हाम्रो गाउँ घरको सानोबडे ग्राउन्डमा त्यही कारणले हाम्रो गाउँ घरमा सानो सानो ग्राउन्ड हुँदाको कारणले अलिअलि हामीलाई अलिक असुविधा हुन्छ किन सहरमा गएपछि ठुलो स्टेडियम जस्तै हुन्छ ठुलो स्टेडियममा हामीलाई खेल्नु नि मजा आउँछ हिट गर्नु नि मजा आउँछ त्यहाँनिर ठुलो जग्गा ठुलो ग्राउन्ड भएर हामीलाई खेल्नु नि मजा आउँछ त्यहाँ खेलेको मजा र गाउँमा खेलेको मजा धेरै भिन्नता हुन्छ त्यहाँ किर सहरमा क्रिकेट खेल्नु भनेको चाहिँ के हो भन्दाखेरि सहरमा सबैकुरा लाइटको व्यवस्थापनहरू हुन्छ गाउँमा लाइटको व्यवस्थापन हुँदैन सानोबडे गाउँमा सानो ग्राउन्डमा सानो गाउँमा सानोबडे ग्राउन्ड हुन्छ खेल्नुलाई धेरै साह्रो पर्छ धरै किसिमको गेम्स खेल्ने केटाकेटीहरू हुन्छ गेम्स खेल्ने केटाकेटीहरूले एकजनाले फुटबलहरू खेल्छ कसैले बास्केटबल कसैले फुटबल भलिबलहरू खेल्छ त्यस कारणले हामीले ग्राउन्ड सानो गाउँमा ग्राउन्डको गाउँको ग्राउन्डमा हामीलाई खेल्नुलाई धेरै साह्रो पर्छ त्यसैले सहरमा खेलेको धेरै भिन्नता हुन्छ सहरमा खेलेको र बाहिर गाउँमा खेलेको धेरै भिन्नता हुन्छ हामीलाई सहरमा खेल्यो गर्दाखेरि के हुन्छ सबैभन्दा ठुलो ग्राउन्ड छ सहरतिर ठुलो स्टेडियममा लाइटहरू हुन्छ यसमा चाहिँ हामीलाई खेल्नु नि मजा आउँछ सबैले खेल्नु पनि पाउँछ सबैको गेम्स अब जस जसलाई फुटबल भयो जे जे जसो ग्याम्सहरू होस् सबैलाई मनपर्छ गेमहरू खेल्नु सबैले खेल्नु पनि पाउँछ ग सहरमा र गाउँमा पाइँदैन सानो जग्गा हुनुको कारणले